मेरो गाउँ घरमा त पुस्तकालयको फेसिलिटसहरू छैन तर स्कुलमा कलेजमा हाम्रो लाइब्रेरी थियो र अन्त त्यहाँनिर त प्रायः जस्तो हाम्रो मतलब सिलेबसको बुकहरू ज्यादा पाइन्थ्यो तर मलाई चाहिँ कस्तो किताबहरू पढ्नु रुची छ भन्दाखेरि चाहिँ स्टोरी बुकहरू भयो र मोटिभेसनल बुकहरू हुन्छ र यो हाम्रो नोबलहरू भयो यो सब पढ्नु मलाई मलाई रुची छ र यी मध्ये मैले धेरैवटा बुकहरू पनि पढेको छु जस्तै रबिन शर्माको भयो पौउलो कोइलोको भयो साबी शर्मा अनि चेतन भगत र मलाई जुन इन्सपिरेसनल बुक या मोटिभेसनल बुकहरू हुन्छ त्यस्तो पढ्नु मलाई एकदमै राम्रो लाग्छ जस्तै गुड भाइब्स गुड फाइभ गुड लाइफ भन्ने बुकहरू भयो अनि द एलकेमिस्ट र नेपाली नेपाली भाषा नेपाली भाषामा लेखिएको बुकहरू पनि किताबहरू पनि पढ्ने गर्छु जस्तै कथा कथाको बुकहरू भयो र कविता सङ्ग्रहहरू हुन्छ यो सबै पनि म पढ्ने गर्छु मलाई बेसी रुची चाहिँ यो इन्सपिरेसनल बुकहरू र मोटिभेसनल बुकहरूमा नै मेरो रुची बेसी छ